बाल्यकालदेखि म बाल्यकालमा एकदमै सानो हुँदाखेरि अब मतलब लङ्गोटी हुँदा मेरो साथीभाइहरू थियो त्यो साथीभाइहरूसँग म स्कुल जान्थेँ म यहीँ यिगाउँको नजिकैको नैनकुमारी प्राथमिक पाठशाला पढ्थेँ त्यो टाइममा है अन्त त्यो टाइममा बाल्यकालमा घरमा गाई वस्तु हुन्थ्यो त्यहाँ वरको रुखको याद आयो वरको रुखको पत्ता झर्थ्यो त्यो पत्ता हामीले ल्याएर गाईलाई दिन्थ्यौँ मेरो हजुरबा हुनुहुन्थ्यो हजुरबाले वरको पत्ता चाहिँ लिएर आइज है भनेर भन्नुहुन्थ्यो हामी लिएर आउँथ्यौँ हजुरबाले पत्ता चाहिँ गाईलाई दिनु भन्नुहुन्थ्यो गाईलाई दिन्थ्यौँ त्यहाँदेखि पिछे अब क्लास चढ्दै बढ्दै गएपछि म बजार कुमुदिनी होम्स स्कुल लागे कालेम्पोङमा अन्त कालेम्पोङ जाँदाखेरि हामी प्राय गाडीमा जाने पैसा हुँदैन थियो त्यो टाइममा दुःख दुःखै थियो अन्त त्यो टाइममा हामीले स्कुल जाँदाखेरिन आमाले पाँच रुपियाँ दिनुहुन्थ्यो गाडी भाडा हुँदैन थियो हामी हिँडेरै जान्थ्यौँ अन्त अब रेलीतिर गिट्टी बलुवाको गाडी आउँथ्यो त्यसमा स्पिड कुदेर झुन्डिनु पर्थ्यो त्यो गरेर पिछे पछाडि बसेर जान्थ्यौँ बाल्यकालमा अब त्यस्तै उस्तो हुँदा म मेरो सानीमाको घर थियो साइँली सानीमाको त्यहाँ म खाजा खानु जान्थेँ मेरो बाह्र पन्ध्रमा स्कुल छुट्टी हुन्थ्यो एक दसमा लाग्थ्यो त्यहाँदेखि म हतार हतार त्यहाँ खाजासाजा खाएर स्कुल आउँथेँ त्यहाँदेखि धाउनु चाहिँ म प्राय घरबाटै धाउँथे सानो हुँदाखेरि म क्लास फाइभमा चाहिँ म कान साइँली सानीमाकोमा बसेर पढेको हो सिक्सदेखि चाहिँ म आफ्नै घरबाटै धाएँ मेरो साथी थियो अनुप परम मित्र ऊ र म जान्थ्यौँ हामी हाँस्दै दिल्लगी गर्दै जान्थ्यौँ गएर माथि गएर हामी बिसाउँथ्यौँ माथि रातो पुलमा गएर हामी बिसाउँथ्यौँ गफसफ गर्थ्यौँ थाकेको हुन्थ्यौँ अन्त साथी साथी गफ गरेर हामीले मजा गर्थ्यौँ बाल्यकाल त्यस्तै थियो अन्त सानैदेखि यताउता गर्थ्यौँ घाँसहरू काट्थ्यौँ बाहिरतिर यसो घाँस काट्थ्यौँ दिवाली तिहार आउँदाखेरि हामी साथीभाइ छ चार पानजना बटुलेर हामी देउसीहरू खेल्थ्यौँ दिवालीहरू मजाले मनाउँथ्यौँ सानोमा जोस जाँगर उमङ्ग राम्रो थियो बाल्यकाल हामीले त्यस्तै पाराले बिताउँदै गऱ्यौँ अहिलेसम्म पनि अब राम्रै छ तर अहिले म बाहिर ग्यानटोकमा सानो बिजिनेस गर्दैछु त्यस्तै उस्तै हुँदै मेरो बाल्यकाल चलिआएको छ